भारतको शिक्षा प्रणाली हि र अरू देशको शिक्षा प्रणाली तुलना गर्दा चाहिँ मलाई भारतको शिक्षा प्रणाली चाहिँ अलिकति पिछाडिएको जस्तो लाग्छ होइन राम्रो शिक्षा भएको स्कुलहरू पनि प्रणाली भएको स्कुलको शिक्षाहरू पनि भएको स्कुलहरूम् छन् प्राइभेट स्कुलहरू छन् त्यहाँ चाहिँ ज्यादा पैसा लाग्ने हुनाले अब अन्य परिवारका नानीहरू पढ्नु सक्नु सक्दैन त्यहाँको फिस बेसी हुन्छ हैन अब जस्तै गाउँ घरका नानीहरूलाई त स्कुल गाउँका स्कुल पढाउँछ पढाइने गर्छ त्यहाँ त्यो स्कुलमा चाहिँ राम्रो ट्रेन टिचर आएको हुँदैन उहाँहरूलाई ट्रेन गराउने ट्रेन राम्रो पढाउने स्कुल आएको टिचर आएको हुँदैन होइन त्यहाँको स्कुलको फेरि गभर्मेन्ट स्कुलको फेसिलिटिसहरू राम्रो हुँदैन त्यहाँ राम्रो खाने पानी हुँदैन टोइलेटको सुविधा हुँदैन हुँदैन होइन फेरि अन हाइजिन पनि हुँदैन मलाई चाहिँ अलिकिति त्यसमा पिछाडिएको जस्तो लाग्छ